हामी चाहिँ पहाडी इलाकामा बस्छौँ है र पाहाडी इलाकामा चाहिँ धेरै जा धेरै जातहरू बस्छ जस्तो तामाङ भोटे छेत्री लेप्चा अरू विश्वकर्म धेरै जातहरू बस्छ र यसमा आफ्नो आफ्नो भाषाहरू पनि छ आफ्नो आफ्नो जातको आफ्नो आफ्नो भाषाहरू छ है आफ्नो आफ्नो वेशभूषाहरू छ र यसमा चाहिँ अब म चाहिँ तामाङ हो है तामाङको चाहिँ अब वेशभूषामा चाहिँ बक्खु हुन्छ टोपी हुन्छ पाङ्देन हुन्छ हन्जु हुन्छ र तामाङहरूको चाहिँ अब आफ्नै अर्कै दस्तुर हुन्छ हो तामाङहरूको जस्तै अब नाच गानहरूमा डम्फुहरू चलाउँछ तामाङहरूको है अनि भोटेहरूको पनि बक्खु नै हुन्छ तर उनीहरूको अब अर्कै खालको हुन्छ बक्खु बक्खु नै भन्छ भोटेहरूको पनि जस्तो शेर्पाको पनि बक्खु नै हुन्छ उनीहरूको पनि त्यही हुन्छ तर नाच गानतिर चाहिँ उनीहरूको आफ्नै हुन्छ जस्तो अब डम्फुहरू बजाउने त्यस्तो चाहिँ हुँदैन र नेपालीहरूको चाहिँ नेपालीहरूको चाहिँ अब कस्तो हुन्छ भने केटीहरको चाहिँ सारी है ढाकाको ढाकाको भन्छ सारी चाहिँ ढाकाको सारी चौबन्दी जस्तो नाकमा फुली हुन्छ अन्त घाटीमा नौगेडी लगाएको हुन्छ एकदमै एकदमै उज्यालो खालको अब ड्रे उज्यालो खालको वेशभूषा हुन्छ नेपालीहरूको ने छेत्रीहरूको चाहिँ र र केटाहरूको चाहिँ दाउरा सुरुवाल टोपी एकदमै उ उज्यालो खालको हुन्छ उनीहरूको सांस्कृतिक प्रोग्रामहरू हुन्छ उनीहरूको एकदमै दस उनीहरूको फेस्टिभलहरू एकदमै रमाइलो खालको हुन्छ एकदमै कस्तो भने अब एकदमै राम्रो हुन्छ अरूकोभन्दा चाहिँ अब धेरै राम्रो खालको हुन्छ अब कतिवटा कुरा चाहिँ अरू जातसँग पनि मिल्छ तर अब उनीहरूको सांस्कृतिक प्रोग्रामहरू जस्तो चाहिँ अब अरू जातसँग मिल्दैन अनि लेप्चाहरूको चाहिँ गादा हुन्छ उनीहरूको ड्रेस अब उनीहरूको वेशभूषा चाहिँ गादा हुन्छ र उनीहरूको पनि अब भाषाहरू अर्कै हुन्छ लेप्चाहरूको पनि उनीहरूको फेस्टिभलहरू पनि अब अ अर्कै खालको हुन्छ लेप्चाको तर कतिवटा कुरा चाहिँ मिल्छ मिल्नु चाहिँ तर अन्त विश्वकर्म विश्वकर्महरूको पनि त्यही जस्तै अब अघि छेत्रीहरूको जस्तै उनीहरूको पनि सारी चौबन्दी चोलो केटाहरूको दाउरा सुरुवाल त्यस्तै हुन्छ एकदमै उनीहरूको अब बिहेहरूमा पनि उनीहरूको आफ्नो आफ्नै संस्कृत हुन्छ त्यहाँ पनि बाजाहरू बजाएर उनीहरूको सनाहीहरू बजाएर एकदमै र राम्रो खालको हुन्छ यसमा चाहिँ अब यो पहाडी इलाकामा चाहिँ अब आफ्नो आफ्नो आफ्नो आफ्नो दस्तुर हुन्छ आफ्नो आफ्नो मान्ने फेस्टिभलहरू मान्ने हुन्छ र अब राईहरूको राईहरूको पनि अब जस्तो आफ्नै ड्रेस हुन्छ राईहरूको पनि जस्तो उनारूको अब टोपीहरू अब सेतो कलरको फेटाहरू हुन्छ उनीहरूको अब केटाहरूको अब अर्कै खालको ड्रेस हुन्छ केटीहरूको पनि त्यस्तै अब फरिया चोलीहरू हुन्छ र उनीहरूको पनि अब मान्ने तरिकाहरू उनीहरूको पनि अर्कै खालको हुन्छ जस्तो उनीहरूले अब स्लोक डान्सहरू लोक डान्स लोक डान्सहरू गर्छ र उनीहरूको अब पूजाहरू अर्कै खालको हुन्छ अब जस्तो चुला ढुङ्गाहरूलाई अब ढुङ्गाहरूलाई पूजा गर्ने उनीहरूको जस्तै ए खोलामा पूजा गर्छ उनीहरूको यस्तो जङ्गल इलाकातिर पूजा गर्छ राईहरूको धनुहरू चलाउने धनुहरूको पूजाहरू गर्ने हुन्छ राईहरूको पनि आफ्नो आफ्नो अब मान्ने उनीहरूको अब खेल्नेहरू हुन्छ र यसमा पनि फेस्टिभलहरू मतलब यसमा पनि खे खेलाहरू पनि हुन्छ एउटा अब कस्तो राईहरूको जस्तो धनुहरू भयो भने भोटेहरूले पनि त्यस्तै खेल्छ जस्तो काँडहरू धनु काँडहरूको प्रोग्रामहरू बनाउ गरेर खेल्छ यसमा पनि पनि आफ्नो आफ्नो तरिकाहरू छ यो खेलहरूमा पनि